सिंहमारीमा होमस्टे भन्नपर्दा हाम्रै घरको छिमेक छिमेकी आन्टी अङ्कल हुनुहुन्छ मरियम भण्डार त्यहाँनिर एउटा होमस्टे हालैमा खोलेको छ त्यो होमस्टे चाहिँ हाम्रो बिच गाउँको बिचमै पर्छ त्यो होमस्टेमा चाहिँ यति सुविधाहरू यस्तो राम्रो गरिएको छ मैले देखेँ के भन्छ बेडहरू बेडहरूको सर सफाइ के भन्छ घरमा फुलहरू एति राम्रो रोपेको छ होमस्टे होमस्टेमा अनि खानाहरू सफा सुग्घर गरेर आन्टीले बनाउनुहुन्छ यति राम्रो खानाहरू बनाउनुहुन्छ अनि आन्टीहरूको जुन चाहिँ सेवा होमस्टेमा आउने मान्छेहरूलाई सेवा यति मात्रामा यति बेसी राम्रो गर्नुहुन्छ कि यहाँको होमस्टेमा आउनुभयो भने चाहिँ तपाईँहरूले चाहिँ के भन्छ राम्रो अतिथि देव भव भन्ने चाहिँ पाउनुहुनेछ तपैहरले यहाँनिर सिंहमारीमा भन्नुपर्दा धर्मशाला के भन्छ उयोहरू गेस्ट हाउसहरू चाहिँ छैनन् छँदै छैनन् छैनन् भन्दामा पनि छँदै छैनन् होमस्टेहरू होटल भने चाहिँ तैपाईँले धेरै पाउनुहुनेछ होमस्टे एउटा मात्र छ होटलहरू चाहिँ धेरै मात्रामा पाउनुहुनेछ